हाम्रो गाउँमा चाहिँ खेतीपातीहरूमा चाहिँ के रोप्छ भन्दाखेरि धान रोप्छ त्यहाँदेखि मकै मकै रोप्छ अनि कतिवटा अब फलफुलहरू पनि रोपेको हुन्छ